हेलो हजुर दाजु हेलो सुन्नुहुँदैछ ए म मैले अघि कल गरेको थिएँ नि त तपाईँलाई मलाई माथि ल्याउनु आउनुहोस् भनेर माथि हजुर डक्टर जाकिर हुसेन रोड हजुर ए म त्यहाँ अहिले छुइनँ कि दाजु म बजार झर्नुपर्यो र म यहाँ तल आइरहेको छु कि मेरो अर्जेन्ट काम परेर हेर्नुहोस् न

तपाईँ यहीँ तल आइदिनुहुन्छ मलाई पिकअप गर्नु हजुर म यहाँ बजारमै छु कि प्लिज आइदिनुहोस् न हजुर म अहिले यहाँ बजारमै छु यहाँ तल स्ट्यान्डमै छु कि तपाईँ त्यहीँ आइदिनुहोस् न मलाई ल्याउनु हजुर अर्जेन्ट काम परेर हेर्नु न आउनुपर्यो नि त अचानक हजुर प्लिज दाजु आइदिनुहोस् ल हुन्छ नरिसाइ आइदिनुहोस् है हुन्छ हुन्छ